धेरै वर्षहरूमा कृषिमा कस्तो परिवर्तन आएको छ भन्दाखेरि चाहिँ यी वर्षहरू धेरै वर्षहरूदेखि खेतीपातीमा खेतीपातीहरू धेरै नै घटेर गएको छ यता दार्जिलिङमा त झन् धेरै नै घटेर गएको छ खेतीपातीहरू थोरै नै हुने गरेका छन् अनि ठुलो ठुलो स्केलमा वाइड स्केलमा खेतीपातीहरू प्रायः प्रायः बन्द नै भइसकेको छ अनि परम्परागत खेती कस्तो रहेको थियो भन्दाखेरि चाहिँ दार्जिलिङमा त्यही नै सानातिना घरमा हुने घरकोलाई घरलाई पुग्ने खेतीपातीकै खेतीपाती धानहरू पनि कुटेर आफ्नै घरलाई चलाउन पुग्ने अनि सब्जीहरूको फसलहरू सबैले उब्जाउ गर्न गरेका थिए परम्परागत पाराले चाहिँ तर अहिले गएर चाहिँ खेतीपाती कृषिमा चाहिँ धेरै नै धेरै नै परिवर्तन आएर अहिले धेरै नै घटेर गएको छ खेतीपातीहरू चाहिँ